म आफ्नो होइन म आफ्नो एउटा बिजनहरू अब रोप्नु रोप्नु जाँदैछु भने फुलहरू कुनै अब लगाउनु जाँदैछु भने अब सल्लाह लिनुछ भने मेरो अब ज्येष्ठ नि हो अब होइन आमालाई सोध्ने गर्छु म बाबालाई सोध्ने गर्छु अब जस्तो हाम्रो बोजूहरूलाई किनभने बोजूहरू आमाहरू पहिलादेखि नै गरेर आउनु भएको होइन अनि उनीहरू सागसब्जी इत्यादि हामी रोप्ने गर्छ बोजूहरूले होइन अनि बोजूहरूलाई धेरै कुरोहरू थाह छ अब कस्तो गर्दा के हुन्छ होइन के लगाउँदा कत् के लगाउँदा कसो हुन्छ होइन अब अब यतिकोमा गाड भनेर यतिमा गरेर हामी गर्ने हो होइन त्यही अनुसार अब सिकिन्छ आफूले पनि होइन पछाडि अब हेरे गयो हेर्दै गयो भने अब त्यही फुल सब्जीहरू धेरै राम्रो भएर होइन जाइदिन्छ